हेलो ए त्यस्तै टाउकोहरू दुखेर ज्वरोहरू अलिअलि आएर आउनै सकिनँ अन्त अब निकै अब ज्वरोहरू आयो अन्त म अब घरबाट बिसन्चो भएँ अब फेरि तपाईँहरूकोमा आउँदाखेरि अब नानी हेर्नुपर्छ सानो भनेर चाहिँ नआएको नि हजुर होइन भन्नु भन्नु भनेको थिएँ फेरि म अब घरबाट निस्किनै सकिनँ अलिक असुविस्तामै गर्दाखेरि चाहिँ अन्त अब तपाईँलाई त्यतिकै भयो भन्न ए फोनमा त मेरो रिचार्जै थिएन हौ पैसै थिएन ए होइन नरिसाउनु नि अब म के भन्छ आइहाल्छु नि अब म यति बेला मलाई पनि अब पैसा रुपियाँहरूको जरुरत छ अब त्यसो नगर्नु नि किन होइन अब त्यो त म पनि बुझ्छु नि अब म बिमारी भएँ अब आउनै सकिनँ अब त्यसमा त अब तपाईँ नरिसाउनु पर्यो नि हजुर किनेर खाँदैछु अलिअलि हजुर होइन खाँदै किनेर खाँदैछु अहिले पैसा रुपियाँको पनि अलिक असुविस्तै छ होइन हजुर होइन अब त्यो त त्यस्तै भयो अब तपाईँकोमा नि सानो नानी थियो अन्त अब म बिमारी आवस्थामा अब आउनु पनि अप्ठ्यारो अप्ठ्यारै भयो हजुर हजुर हजुर है हजुर हजुर नरिसाउनु नि अब बिमार भएर नआएको हुन्छ हुन्छ हुन्छ हुन्छ